हेलो यम्मी क्रियसनबाट बोल्नुभएको हो अनलाइन डेलिभरी हुन्छ तपाईँको त्यहाँबाट के के छ तपाईँहरूको त्यहाँनिर आज मैले एउटा सानो पार्टी राखेको छु कि त्यसको लागि मलाई फ्राइड राइस मन्चुरियन आलुदम त्यहाँदेखि मोमो र चाउमिन चाहिएको थियो हुन्छ तर चाहिँ आज प्याज चाहिँ नहाली बनाइदिनु होस् न ल अलिकति प्रब्लम हुन्छ कि प्याज चाहिँ नहाली बनाइदिनु होस् न हुन्छ डिस्काउन्टहरू पाउँछ केही ए थ्री हन्ड्रेड गरिदिनु हुन्छ हुन्छ म तपाईँलाई एकछिनमा अलिक कन्फर्म गरेर भन्दैछु ल हुन्छ एकछिनमा कन्फर्म गर्दैछु म